हेलो मैले तपाईँहरूकोबाड एउटा टि सर्ट परचेस ए एउटा टि सर्ट किनेको थिएँ र त्यो टि सर्ट एकदमै क्वालिटी एकदमै तपाईँको राम्रो छैन रहेछ हो मलाई एकदमै एकदमै मेरो र यो पैसा लोस मात्रै भयो हो तपाईँहरूको प्रडक्ट चाहिँ एकदमै राम्रो छैन रहेछ क्वालिटीनै छैन रहेछ मैले जुन पैसा पे गरेको थिएँ जुन पैसा तपाईँलाई तिरेको थिएँ त्यो पैसा अब अनुसार क्वालिटी नै छैन रहेछ मैले त्यो टि सर्ट लगाएको एकदिनमै त्यो त्यसको रङ् गयो एकदम तन्केर गयो मलाई एकदम सेटिसफाइ नै भएन तपाईँहरूको जुन क्वालिटी तपाईँले भन्नुभयो यस्तो छ राम्रो छ भनेर बेच्नु भएको थियो तर त्यो अनुसार एकदमै मैले त्यो क्वालिटी नै पाइन तपाईँहरूले यत्रो पैसा चार्ज गरेर यत्रो पैसा लिएर क्वालिटी त एकदम राम्रो दिनुपर्ने थियो तर तपाईँहरूले क्वालिटी एकदमै घटिया क्वालिटी मलाई दिनुभएछ म तपाईँहरूको जुन सर्भिस छ म एकदम त्यसमा म तपाईँलाई रेटिङ् एकदम जिरो जिरो रेटिङ् दिन चाहन्छु र तपाईँहरूको जुन प्रडक्ट मैले युज गरेँ जुन मैले आशा गरेको थिएँ त्यो अनुसार एकदमै मैले पाइन फर्स्ट डे युज गर्दाखरि नै एकदम त्यसको कलरहरू गएर एकदम भुवाहरू उठेर त्यस्तो त गर्नुभएन नि तपाईँहरूले त्यत्रो पैसा तिरे पछि त कमसेकम अलिक राम्रो क्वालिटी दिनुपर्थ्यो तपाईँहरूले जुन भन्नु भएको छ हाम्रो सामान जुन हाम्रो टि सर्ट छ त्यो एकदम राम्रो खालके क्वालिटी हो यसमा रङ् जाँदैन यसमा भुवा उठ्दैन तर तपाईँहरूले जुन भन्नु भएको छ त्यो अनुसार एकदमै केही पनि भएको छैन जुन मैले तपाईँहरूले जुन भनेर मैले पनि किनेको थिएँ है मैले पनि एउटा आसले किनेको थिएँ अब राम्रो क्वालिटी होला भनेर किनेको थिएँ तर मैले जब युज गरेँ जुन तपाईँले सामान मैले युज गर्दाखेरि एकदमै मैले त्यो तपाईँले भनेको अनुसार क्वालिटी पनि पाइन एकदमै मलाई त्यो क्वालिटीमा मलाई एकदमै धोका भयो यो त मलाई एकदम चिट गरेको जस्तो भयो तपाईँहरूको प्रडक्टले मलाई जुन मैले एउटा आशा राखेर लिएको थिएँ त्यो एकदमै तपाईँहरूको त्यो आशामा आशा परेको अनुसार तपाईँहरूको केही पनि प्रडक्टमा म एकदमै खुसी हुनसकिनँ तपाईँहरूको प्रडक्टलाई म प्रडक्टसँग एकदमै म नाखुस छु है र तपाईँहरूको प्रडक्ट तपाईँहरूले कसरी चाहिँ यस्तो प्रोडक्ट चैँ बेच्न सक्नुहुन्छ जब कि तपाईँले यत्रो पैसा लिनुहुँदैछ है त्यो पैसा अनुसार क्वालिटी त तपाईँहरूले दिनुपर्ने हो र पनि तपाईँहरूले क्वालिटी चाहिँ पैसा चाहिँ ज्यादा लिएर क्वालिटी चाहिँ थर्ड क्लास क्वालिटी दिएर त भएन नि त तपाईँले कमसेकम क्वालिटी त राम्रो दिनुपऱ्यो यत्रो पैसा लिएपछि तपाईँहरूले जब कस्टमरले पैसा दिए पछि एउटा राम्रो चिज पाउँछु भनेर त यत्रो पैसा दिन्छ होइन तर तपाईँहरूले त यत्रो पैसा लिएर पनि क्वालिटी चाहिँ एकदम थर्ड क्लास क्वालिटी दिएर कस्टमरलाई लडाएर यस्तो गर्नु त भएन नि तपाईँहरूले

वान स्टार रेटिङ् दिन चाहन्छु अझै जिरो दिने ओप्सन भएको भए म त अझै जिरो रेटिङ् दिने थिएँ तपाईँहरूको प्रडक्टको लागि